हेलो दाजु बोल्नु भएको हो हजुर अघि म तपाईँलाई लगेर गएको थिएँ नि दार्जिलिङ ए हजुर हजुर हजुर कस्तो राम्रो लाग्यो तपाईँले त सबै जगा घुमाइदिनु भयो हामीलाई हजुर हतार भएर तपाईँलाई त धन्यवाद दिनु पाइनँ हजुर धेरै धेरै धेरै धन्यवाद तपाईँलाई मजाले घुमाइदिनु भयो अहिले त ड्राइभरहरू कहाँ अतालिएर मान्दैन कहीँ राम्रो डुलाइ दिँदैन हजुर सबै जगा राम्रो चिनाइदिनु भयो तपाईँले हजुर ड्राइभिङ पनि राम्रो गर्नु हुँदो रहेछ तपाईँले त हजुर ए हजुर हजुर कस्तो राम्रो लाग्यो तपाईँको ड्राइभिङ पनि हजुर सबै जगा घुमी खुसी लागिरहेको छ अझ त्यो दार्जिलिङ घुमेकोमा हजुर ए हजुर अब पनि कहाँ काहीँ काहीँ घुम्नु गयो भने चाहिँ तपाईँलाई भन्छु है म ल फोन गरेर हुन्छ फोनहरू त उठाउनु हुन्छ होला नि ए हजुर हजुर ए मैले भनेको जगामै लगिदिनु भयो त्यहाँनेर पुरा जाने इच्छा थियो मेरो हो हजुर राम्रो लाग्यो तपाईँको हजुर ड्राइभिङ पनि पुरा राम्रो लाग्यो मलाई त अतालिनु हुँदैन रहेछ हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ अब बादमा फेरि घुम्नु जान्छु कि हजुर तपाईँलाई कल गर्छु नि ल म हुन्छ हुन्छ अरू काहीँ भन्दिनँ तपाईँलाई भन्छु है फोन चाहिँ हुन्छ हुन्छ हजुर पुरा राम्रो लाग्यो नि तपाईँको हजुर ड्राइभिङहरू हजुर ए हजुर कस्तो राम्रो लाग्यो नि म त सबै जगा राम्रोसँगले चिनाइदिनु भयो हजुर त्यहाँनिर हजुर मन्दिरहरूतिर मजाले पूजा गर्नु पाएँ हामीले त मजाले पर्खिदिनु भयो अतालिनु भएन हजुर ए हजुर बादमा फेरि जाऊँ है हामी फेरि एकताल दार्जिलिङ अझ घुम्नु छ कि कता कता हजुर हजुर नेक्स्ट टाइम पनि मजाले घुमाइदिनु होस् ल तपाईँको हजुर राम्रोसँगले घुमाइदिनु भयो नि त खुसी लाग्यो हो नानीहरू पुरा खुसी भयो हजुर पुरा मन परायो तपाईँको हजुर ए हुन्छ ए हजुर हजुर

बादमा फेरि अरू जगामा जाऊँ न ल हजुर राम्रोसँगले घुमाइदिनु भयो धेरै धेरै धन्यवाद तपाईँलाई